हजुर भन्नुहोस् भाइ सब्जी भन्नुभयो भाइ तपाईँ कहाँबाट बोल्नुभएको भाइ ए कुमाईबाट बोल्नुभएको के को लागि चाहिएको थियो भाइ ए बिहेको लागि हजुर मेरोमा भाइ समानहरू आलु पाइन्छ टमाटर पाइन्छ प्याज पाइन्छ खोर्सानी पाइन्छ है धनियाँहरू पाइन्छ होइन अब धेरै प्रकारको सब्जीहरू पाइन्छ कि भाइ लसुनहरू प्याजहरू सबै कुरो छ सब्जीमा हुनु पर्ने जति पनि भाइलाई चाहिएको छ बिहेको लागि हो भन्नुहोस् न भाइ के के चाहिएको आलु भाइ अब केजिमा लान्छ भने होइन भाइ पन्ध्र रुपियाँ केजी छ अब पैकारी लानुहुन्छ भने चाहिँ मोटामोटी अब दस रुपियाँ बाह्र रुपियाँ यस्तै छ भाइ कति कति चाहिएको भाइ ए पचास किलो हो भने चाहिँ भाइ दस रुपियाँ गरेर लानु नि त अन्त हजुर प्याज त भाइ तिस रुपियाँ केजी छ है अलिक लानु हुन्छ भने अब कन्सिडर गर्छु बिचार गर्छु होइन कति चाहिएको भाइ ए त्यसो भए बिस रुपियाँ गरेर लानु नि त भाइ अन्त अरू सब्जी हजुर टमाटर पाउनुहुन्छ लसुन पाउनुहुन्छ अदुवा पाउनुहुन्छ टमाटर भाइ त्यही हो भाइ प्याजको सेम रेट हो तिस रुपियाँ केजी छ अहिले बजारमा होइन अब पचास केजी लानुहुन्छ भने बिस रुपियाँ गरेर दिइहाल्छु म यो अब होलसेल रेट हो भाइ खोर्सानी भाइ अब असी रुपियाँ केजी छ तर अब होलसेलमा लान्छौ भने भाइ साठी रुपियाँ गरेर दिइहल्छु अन्त अरू के भाइ अन्त अदुवा लसुन प्याजहरू अब बोडीहरू पनि छ मर म अन्त अरू के के लानुहुन्छ ए कहिले चाहिएको भाइ हजुर ए अन्त आउनुहोस् न अन्त मिलाउनु रेट अब एड्भान्सहरू अलिअलि दिनुहोस् लानुहोस् हो भाइ चाहिँ कहाँको अरे म कुमाइको अरे ए कुमाइको हो ए कुमाइको मान्छेहरू त म धेरै म चिन्छु नि भाइ ए कहिले कल गर्नुहुन्छ भाइ ए भोलीतिर कल गर्नुहुने नत्र भने आइहाल्नुहोस् मेरो यस्तो यस्तो यो हाट तल उएसमा छ दोकान हो यो रोडमा झरिसकेपछि होइन त्यो तल्लोपट्टिको दोकन चाहिँ मेरो है भाइ हजुर मेरो रवीन्द्र राई हो हो हजुर त्यसमा आउनुहोस् हो अन्त अब कति के कसो हो अब म मिलाइदिन्छु नि भाइ भाइको नाम चाहिँ के हो ए विमर्श हो ए ठिकै छ भाइ आउनुहोस् हो अन्त भाइ कसै कसै अब यसो बिहे गर्नेहरू छ भने भन्नुहोस् है को हो कतिजना छ के छ कसो छ हो कोही छ भने भन्नुहोस् हो अझै सस्तो दाममा मिलाइदिन्छु तपाईँलाई अब कन्सिडर गरिदिन्छु अरू बेला आउँदा पनि होइन भोलीतिर नत्र भने आजै आउनोस् न भाइ अन्त हजुर ए अन्त सन्चो सुबिस्तै होला नि त घरको परिवार सबै